हराउँदै गएको र सर स संरक्षण गर्न केही आवश्यक केही भारतीय कला शैलीहरू धेरै छन् ढुङ्गामा मूर्ति खोप्ने कलाकृतिहरू सांस्कृतिक बाजागाजा बनाउने कला शैलीहरू प्राचीनमा बनाउने गुफाचित्र अनु मूर्तिहरू जुन आजकल हराउँदै गएका छन् हाम्रो भारतीय कला शैलीहरूलाई संरक्षण गर्न अति आवश्यक छ